हेलो ए मिस स्वस्तिका बोल्नुभएको ए हेर्नुहोस् न मिस अब यो पाली टिचर्स डे त नजिक नै आयो के गर्नुपर्ने हौ स्टुडेन्ट अहिले चाहिँ छ नि हौ साढे चार सौ जस्तो स्टुडेन्ट छ हो अन्त सधैँ त अब दुईवटा स्कुलहरू मिलेर मजाले ग्रान्ड गर्थ्यौँ यो पाली चाहिँ के गर्ने हो भनेर नि होइन अब यस्तो नि अब स्टुडेन्टलाई मात्रै छोड्नु पनि मिल्दैन होला जस्तो लागेको नि लथालिङ्गै पार्छ प्रोगम भनेर नि अँ हो कि अब यो पालीको टिचर्स डेको चाहिँ के त्यस्तो खास स्पेसियल चाहिँ के गर्नुपर्ने हौ हजुर छ त्यस्तो अब एबभ ट्वेन्टी फाइभ यिर्स सर्भिस कम्प्लिट गर्नेहरूलाई पनि एउटा केही सोच्नुपर्छ कि भन्ने सोचेको छौँ हो अनि हजुर हाम्रो चाहिँ पोहोर दुईजाना टिचर रिटायर भयो हो अन्त एउटा डी ग्रेड स्टाफ पनि रिटायर भएको छ हो अन्त तपाईँहरूको चाहिँ के छ नयाँ के गर्ने बिचार गर्नु भएको छ ए ल हामी पनि तपाईँहरूलाई पनि बोलाउने बिचार गरेको छौँ कि हाम्रो स्कुलमा छुट्टै तरिकाले गर्नु हो भने चाहिँ तपाईँहरूलाई हामी गेस्टको रूपमा बोलाउँछौँ है